अँ भाइ तपाईँहरू कालिम्पोङको म्युनिसिपालिटी एरियामा बसोबासो गर्नु हुँदो रहेछ है तपाईँहरूको क्षेत्रमा कालेबुङ नगरपालिकाले चाहिँ के कस्तो उपलब्धीहरू गरेको छ के कस्तो फ्यासिलिटिजहरू दिएको छ जनतालाई अलिकिति भनिदिनुहोस् न आम्बो रोड मेस्टिक छ हाम्रो त त्यहाँबाट यहाँनिर स्ट्रिट लाइटहरू झल्लल बेलुका भएपछि बल्नु थालिहाल्छ चार बजेदेखि बल्नु थाल्छ हाम्रो गाउँमा पानी घर घरमा दिएको छ सबलाई वान जब वान फेमिली वान जब पनि दिइहालेको छ सबै कुरा छ हामीलाई टेन्सन छैन यहाँ मुन्सिपालिटीमा चाहिँ फेसिलिटी पुरा छ